हेलो नमस्ते सर सर म तपाईँको स्कुलबाट स्टुडेन्ट बोलेको कि त्यो के अरे मैले नेपालीको बुजेको छुइनँ नि त अलिकति कि अन्त एक्जाम पनि आउनु आँट्यो एन्युल एक्जाम अन्त चाहिँ त्यो कसरी बुज्नु भन्नुको लागि नि फेरि एकताल त्यो कोचिङहरू गराइदिनु हुन्छ कि स्कुलमा कि त्यही त सर मलाई त्यो कथा हौ अलिक बुझिन मैले कि पढाएकै अलिक राम्रोसँगले बुझिन अन्त त्यो चाहिँ के गर्नुपर्ने एक्जाम पनि आउनु आँट्यो फेरि सिलेबस सक्यो हजुर हजुर सक्यो त म एक्लोलाई कि सर साथीहरूलाई पनि भन्नु एक्स्ट्रा क्लास गराउँछ भनेर

सर त्यस्तो हो भने त हामीलाई इङ्ग्लिसको पनि गराइदिनुहोस् न मिलाउनु सक्नुभयो भने किनभने कतिजना साथीहरूले इङ्ग्लिस पनि बुजेको छैन अरे हो राम्रोसँगले इङ्ग्लिसको पनि कथा नै प्रोज नै कि लौ बुझेनौ उयेसको गरिदिनुहोस् न नेपाली र इङ्ग्लिस दुइवटैको मिलाइ दिनुहोस् न हुन्छ हुन्छ सर हुन्छ हुन्छ हुन्छ हुन्छ सर थ्याङ्क यू